ए सुन्नुहोस् न तपाईँ कहाँ आइपुग्नु भयो हौ

होइन मैले अघि एउटा बुक गरेको थिएँ नि गाडी यहाँनिर म तल एउटा जग्गा जानुको लागि है अन्त तपाईँको नम्बर दिनु भएको थियो मलाई तपाईँको गाडी बुक गरिदिएको छु भन्नुभयो है र म त अघि नै यहाँ आएर बसिरहेको छु तल गेटमा है र तपाईँ कहाँ आइपुग्नु भयो भनेर सोधेको नि धेरै भयो म यहाँ झन्डै बसेको पाँच मिनट जस्तो भयो होइन होइन मैले तपाईँलाई तपाईँलाई मैले बुक गरेको थिएँ नि गाडी म अघि सूरज भाइ भन्ने म हौ सूरज भाइ भन्ने हजुर हजुर हजुर ए हजुर हजुर मैले बुक गरेको थिएँ नि तपाईँलाई हजुर हजुर त्यही त तपाईँलाई मैले पर्खेको धेरै भयो आउनै भएको छैन कि मलाई अलिक हतार थियो नि त कहाँ आइपुग्नु भयो तपाईँ ए भर्खर हिँड्नु भएको कति जस्तो टाइम लाग्ला हौ तपाईँलाई यहाँ आइपुग्नु होइन मलाई अलिक हतारै थियो नि त अब नभए त म अरू गाडीतिर पनि जाइहाल्थेँ नि त है बुक गरेको भनेपछि त अलिकिति तपाईँहरू टाइममा किनभने टाइममा आइदियो भने चाहिँ राम्रो हुन्थ्यो है किन यस्तो त भएको थिएन आइलेसम्म अब तपाईँको त्यो त तपाईँको प्रब्लम हो नि अब गाडी तपाईँको त्यहाँ टायर पङ्चर भयो र तपाईँको तेल कम्ती भयो त्यो त मेरो प्रब्लम होइन नि तपाईँले यो कुरा अघाडि नै भन्नु पर्थ्यो नि त मलाई म अरू गाडी बुक गर्थे होला है मलाई हतार छ र त हामीले बुक गरेको तपाईँलाई आदि घन्टा भन्ने त यहाँ हो तपाईँले कुरा गर्नु हुन्छ त्यस्तो आदि घन्टा अब म तपाईँलाई हतार छ भनेर बुक गरेपछि तपाईँले आदि घन्टा चाहिँ टाइम लाग्छ भन्नु चाहिँ अब जति सक्दो छिट्टो आइदिनुहोस् न हौ तपाईँ अन्त कति जस्तो टाइम लाग्छ त्यो टायर चेन्ज गर्नु ए तपाईँ पुग्नै भाएको छैन कि औउँदैछ भन्नु भएको मेकानिक आउँदैछ तपाईँकोमा टाइर बनउने आहा अन्त त्यसो भए तपाईँले यसो गर्नु सक्नुहुन्न तपाईँले अर्को गाडी पठाइदिनुहोस न हौ मलाई होइन त्यो बेस्ट होला हौ तपाईँको अब मलाई किनभने हतार छ है अब तपाईँले त्यो टायर फेरेर फेरि त्यो भाइ कहिले आइपुग्ने त्यहाँ अब तेत्तिकै टाइम लाग्ने रहेछ नि तपाईँलाई त्यो बेलासम्म त मो त आदि बाटो पुग्छु नि त हौ होइन होइन होइन अब त्यस्तोहरू त तपाईँले अस्ति अघि भन्नु पर्थ्यो नि मलाई आबो किनभने अब त्यसै बुक गर्दैन यो त तपाईँले फ्रड गरेको जस्तो पो भयो त हामीलाई त अब तपाईँले गाडी अहिले एभाइलेबल भेट्दैन अब अहिले यही मेरो एउटा गाडी भन्नु त मिलेन नि त हौ भन्नुहोस् त लु अब हामीलाई कत्ति यहाँ हतार छ नभए त हामी यहाँ गाडी किन बुक गरिरानु हामी सर्वेस गाडीतिरै जाइहाल्छ त हामी हैन लु भन्नुस् त तपाईँ मेरो जग्गामा बसेर सोच्नुहोस् त लु भन्नुहोस् त अन्त मेरो त घ तल मान्छेहरू पर्खि पो राको छ त मलाई छिट्टो आइदिनुहोस् भनेर मैले पैसा बेसी भएर तपाईँको गाडी बुक कहाँ गरेको हो त त हौ होइन होइन उल्टा पुल्टा कुरा नगर्नुहोस् कि तपाईँ सक्दो छिट्टो आउनुहोस् नभए चाहिँ तपाईँ के गर्नु हुन्छ अर्को गाडी पठाइदिनुहोस् न मलाई हैन र तेसै गर्नुस् न तपैले बेस्ट त्यही होला हौ कसरी चाहिँ तपाईँले गाडी छैन भन्नुहुन्छ हौ यति बेला भन्नुहोस् त लु अब यो त तपाईँले त फ्रड गर्दैछ त मलाई त अन्त हैन लु भन्नुहोसै पैसा फर्काइदिन्छु भन्ने कुरा होइन दाजु यहाँ त अब तपाईँलाई त म चिन्छु नि राम्रोसँगले अन्त तपाईँले त यो ता एकदम मलाई त धोका दिँदैछ त अन्त अब मैले के गर्नु अब लु भन्नुहोस् त अहिलेदेखि पर्खेको हो मैले यहाँ त तपाईँलाई अब तपाईँसँग बात मारेकै म यहाँ चार मिनेट जस्तो भइसक्यो अन्त तपाईँले अहिले पनि तपाईँको मेकानिक आइपुगेको छैन भन्दैछ अन्त लु छिटो गरिदिनुहोस् दाजु छिटो गरिदिनुहोसु कि म तपाईँलाई अब बेसी पर्खिन्नँ दस मिनेट पर्खिन्छु है आएन भने चाहिँ अब अब के हुन्छ त्यो पछि देखाइजाला है हुन्छ दाजु फोन राखेको म लु